स्वास्थ्य बारे भन्नु पर्दा चाहिँ है भ्रष्टचारहरू चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ अब अब जति पनि अब पढा लिखा नभएको मानिसहरूको जति पनि सहुलियत आउँछ सरकारबाट त्योहरू चाहिँ अब नपाएको अब ज्ञान भएर नपाएको है कतिलाई थाह नभएर नपाएर चाहिँ जो चाहिँ बाठो मान्छेहरू हुन्छ जो ठूल्ठूलो लिडिरहरू हुन्छ जो चाहिँ अब हुन्छन् उनीहरूलाई इन्फर्मै नगरेर अब जति पनि अब ऐभ्री इन्डिभिजलको अब सहुलियत आएको हुन्छ त्यो चाहिँ अब उनीहरूले नै लागेको जस्तो लाग्छ मलाई चाहिँ अनि यस्तो हुन्छ अब तपाईँ एउटा लाइन उभिरह्यो यदि तपाईँहरूको चिनजान अब तपाईँहरूको हस्पिटलमा कोही स्टाफहरू छ भने अब उनीहरू वेटै नगरी अब लाइनहरूमा बस्नै नपरी अब नपर्खि नै उनीहरूले चाहिँ अब त्यो लाइनमा गइ नगइ नै उनीहरूले चाहिँ त्यो टिकटहरू पाएको त्यस्तो लाग्छ अनि अहिलेसम्म त मलाई त हुनु त भएको छैन भ्रष्टचारहरू तर पनि अब यसो बुज्दा देख्दाओर्दा चाहिँ मलाई चाहिँ लाग्छ कि जति पनि सहुलियतहरू आउँछ सबै एक एकजना मान्छेको त्यो चाहिँ अब बाठो मान्छेले त पाइहाल्छ तर चाहिँ थाह नभएको उनीहरूलाई चाहिँ जति पनि अब ठूल्ठूलो अब अलिक चङ्खो चलाख मान्छेहरू छ उनीहरूले नै लगेको जस्तो लाग्छ मलाई चाहिँ